अन्त मैले त्यो खानाहरू बनाएको थिएँ अन्त बर्थडे चाहिँ मैले भेनाको भाइको बर्थडेमा चाहिँ मैले बनाइदिएको थिएँ त्यो मान्छे जब आठ वर्षको पुगेको थियो त्यो समयमा मैले खाना पकाएर दिएँ सबैजनाको लागि बिरयानी बनाइदिएको थिएँ बिरयानी आलुदम अनि खिर पकाइदिएको थिएँ अनि त्यो बिरयानीमा चाहिँ चिकन बिरयानी बनाएर दिएको थिएँ अनि एकदमै मिठो लाग्यो भनेर सबैजनाले अन्त मैले कमसेकम बिस जनाको लागि चाहिँ मैले त्यो भोजहरूलाई मैले तैयारी बनाएको थिएँ अनि त्यो खिरहरू पनि मैले बनाइदिएँ अनि खिरहरू पनि ठिक मिठो लाग्यो भन्दैथ्यो अनि एकदमै दुधहरूको पनि पुरा खर्चा भयो तर सबै कुरो राम्रै भयो अनि बर्थडेको लागि बिसजनाको लागि बिसजनाको लागि मैले एस्टिमेट गरेर बनाएको थिएँ तर पच्चिसजनालाई चाहिँ पुग्नुसक्यो सबै कुरो खानाहरू चाहिँ